ए तपाईँ विवेकको बाबा बोल्नुहुँदैछ ए म विवेकको स्पोर्टस टिचर बोलेको स्कुलबाट ए हजुर अब हेर्नुहोस् न नेक्स्ट विक हाम्रो स्पोर्टस इभेन्ट हुँदैछ हो अन्त विवेक चाहिँ एकदम राम्रो फुटबल खेल्छ हो अन्त तपाईँहरूलाई पनि थाहै छ है त्यो प्र्याक्टिसहरू पनि गरिरहेको छ यिनीहरू अन्त तपाईँहरूको पनि के छ सहमति छ होला नि होइन हजुर

हजुर हजुर ए

ए हजुर हजुर हजुर त्यही त त्यो हामीले मेडिकल पनि सबै तयारी राख्नेछौँ नि है तपाईँहरू त्यस्तो सुर्ताउनु पर्दैन हामी त्यो सबै याद गरेर नै राख्छौँ सबै मेडिकलहरू टिमहरू पनि हुन्छ तपाईँले विशेष गरी चाहिँ किट्स चाहिँ तपाईँले यसो किनिदिनु भए प्र्याक्टिसहरू गर्दाखेरि चाहिँ उसलाई सजिलो हुन्थ्यो तपाईँको नि गार्डहरू हुन्छ त्यो जुत्ताहरू त्यो फुटबलको जुत्ताहरू त्यो पाउँछ त्योहरू अलिक राम्रो खालको किनिदिनु भयो भने चाहिँ अलिक राम्रो हुन्थ्यो हजुर लङ्ग सम हामीले जम्मा गरेर या त हामीले तपाईँले चाहनुहुन्छ कि हामीले नै किनिदिनु हो भने पनि तपाईँले उसको हातमा स्कुलमा तपाईँले पैसा पठाउन पनि सक्नुहुन्छ हामीले यस्तै लङ्ग सम तपाईँको तिन हजार जस्तो चाहिँ लाग्छ किनभने उसको त्यो जुत्तादेखि लिएर अब जुत्ता मोजा है फुटबल हुन्छ आफ्नो आफ्नो प्र्याक्टिस गर्नको लागि चाहिने हुन्छ उसको जर्सी है त्यस्तो कुराहरूको लागि चाहिँ हामीले अझै धेरैवटा कुराहरू हामीले लिस्ट बनाएर राखेका छौँ तपाईँ आफै किन्नुहुन्छ भने पनि ठिकै छ या त अब स्कुलले किनिदियोस् भन्नुहुन्छ भने पनि उसको हातमा तपाईँले तिन हजार रुपियाँ चाहिँ पठाइदिन सक्नुहुन्छ स्कुलमा ए हजुर हजुर अँ अँ हुन्छ हुन्छ हामी त्यस्तो गर्छौँ अनि तपाईँ नसुर्ताउनुहोस् न है त्यो सबै मेडिकल त्यो उयोहरू हामी त्यो सबै याद गरिहाल्छौँ त्यस्तो खालको त केही प्रब्लम हुँदैन अनकल डक्टरहरू पनि सबै हामी रेडी राख्नेछौँ अनि हामी यो पनि चाहन्छौँ कि त्यो दिन चाहिँ इभेन्टको दिन चाहिँ तपाईँहरू पनि आइदिनु भयो भने धेरै नानीहरूलाई पनि अलिक उत्साह हुने थियो हुन्छ अनि यसको सबै डिटेल हामी फेरि पनि उसको डायरीमा लेखेर पठाउँछौँ नि है हुन्छ हुन्छ धन्यवाद है त्यसो भए हुन्छ हामी तपाईँ आउनुहुन्छ भन्ने आशा राख्दै ल हुन्छ हुन्छ हुन्छ धन्यवाद